र अब मलाई यो विषयमा चाहिँ होइन यो गेमहरूसबै मलाई चाहिँ एकदमै मन पर्ने गेमहरू हो होइन घरभित्र बसेरै खेल्ने गेमहरू चाहिँ जस्ट यो लुडोहरू भयो होइन त्यो सर्पको भयो होइन क्यारम बोर्डहरूमध्ये चाहिँ चेज् हरू भयो तिनाहरूभन्दा चाहिँ मलाई चाहिँ एकदमै मनपर्ने चाहिँ अब त्योमध्येमा चाहिँ मन पर्ने चाहिँ मलाई चाहिँ एकदमै क्यारम बोर्ड हो होइन क्यारेमबोर्डमा चाहिँ किन मजा आउँछ भनिसकेपछि चाहिँ अब दुईजना खेल्दा पनि हुन्छ होइन चारजना खेलदा पनि त्यो लुडोमा हुन्छ हुनु त चेसमाम अब दुईजना हो होइन क्यारमबोर्डमा चाहिँ मलाई किन मजा आँउछ भनिसकेपछि चाहिँ अब साथी भाइ हुन्छ होइन चार जना साथी भाइहरू हुन्छ त्यसमा चाहिँ हामी एउटा कम्पिटिसन खेल्नु होइन अब विनर ब्रेकहरू खेल्नु होइन त्यस्तोहरू लिएर चाहिँ मलाई क्यारमबोर्डमा चाहिँ मजा लाग्छ होइन अब लुडोहरू पनि मजै आउँछ खेल्नु त होइन त्यो पनि सेम हो अब गेम त सेम हो त्यही प्रकारले नै खेलिन्छ तर अब आफूलाई इन्ट्रेस्ट लाग्ने हुन्छनि होइन लुडो भयो चेस भयो होइन घरमा बसेर त्यो मलाई चाहिँ अब एउटा कुरा चाहिँ फेरि के मन पर्दैन भन्दाखेरि चाहिँ अब घरमै बसेर घरभित्रै बसेर मोबाइल फोनमा होइन के अरे पबजी फ्रि फायर होइन रिल्सहरू टिकटकहरू बनाउनुभन्दा चाहिँ मलाई चाहिँ त्यो गेमहरू चाहिँ मजा लाग्छ अब खेल्नु चाहिँ होइन त्यो चाहिँ मलाई घरभित्रै बसेर मजाले खेल्नु पनि मनपर्छ होइन म खेलि पनि रहन्छु अब कोही बेला यसो गउँमा केही मराउ सरौहरू भयो भने पनि क्यारम बोर्ड चाहिँ खेल्नु पाइन्छ होइन चेसहरू पनि खेल्छ तर त्यसमा दुईजना मात्र हुन्छ त्यो टाइम लाग्छ होइन साथी भाइहरू पछाडि पनि पर्खिरहेको हुन्छ होइन त्यसमा त अब धेरै वेट गर्नु पऱ्यो नि त होइन त्यो वेटहरू गरिबस्नुभन्दा चाहिँ टक्कै क्यारम बोर्ड खेल होइन क्यारम बोर्डमा चारजना खेल्नु पाउँछ होइन चारजनामा विनर ब्रेक खेल होइन एक ब्रेकमा टक्कै दुईजना उठ्छ दुईजना खेल्नु पाउँछ होइन त्योहरू चाहिँ मजा आउँछ अब क्यारम बोर्डमा चाहिँ त्यही हो अरूभन्दा चाहिँ मलाई क्यारम बोर्ड चाहिँ मेरो फेभरेट गेम हो